कामभन्दा बाहिर मेरो सोख चाहिँ के छ भने बाहिरतिर घुम्ने र ट्र्याभल गर्ने राम्रो राम्रो पहाडी क्षेत्रतिर गयो झरनातिर गयो नदीहरूतिर गयो बिचतिर गएर खेल्ने अनि पर्यटक त्यो जस्तो सुन्दरता प्राकृतिकहरूको जो छ हरियालीहरू रूखहरू भयो हो त्यस्तोमाझ बसेर यसो मोबाइल सोबाइल हेर्ने गाना सुन्ने रमाइलो रमाइलो चिजहरू हेर्ने किताबहरू पढ्ने अनि सुन्दर सुन्दर रेस्टुरेन्टमा गएर राम्रो राम्रो भोजनहरू गर्ने मिठो जस्तो कि अब रेस्टुरेन्टमा भन्दखेरि चाहिँ एकदम मिठो भोजन भने चाहिँ मेरो एकदम फेबरेट भोजन भने चाहिँ गुन्द्रुकको झोल हो अब गुन्द्रुकको झोल मागेर रेस्टुरेन्टमा खाउँ भन्दा पाइँदैन अब त्यस्तोमा चाहिँ यसो मोमो सोमोहरू लिएर खाने घुम्ने यही मेरो चाहिँ एकदम राम्रो ख्वाइस छ है